अब सिलाइ बुनाइको लुगा भनौँ भने त नयाँ लुगाहरू त सिलाउनु आउँदैन घरमा फाटेको टुटेकोहरू भएको त अब सिलाइ बुनाइ गरेर लगाइन्छ अब जस्तो कि नानीहरूको सर्टहरूको बटनहरू झर्छ तिनीहरू लगाउनु फाटेको हुन्छ नानीहरूले फुलप्यान्टहरू फटाएको हुन्छ तिनीहरू सिलाउनु बुनाउनु त आमाको जात हो नानीहरूलाई अब सधैँ लुगाहरू फटाई नै रहन्छ कहिले हाफप्यान्टहरू फटाएर आउँछ कहिले सर्टहरू फटाएर आउँछ त्यो त आमाको जात हो अब सिलाएर लगाइदिनु पर्यो अब सधैँदेखि जस्तो अब नयाँ किनेर त लगाइदिनु सकिँदैन अन्त त्यही सिलाएर नै चलाउँछ सिलाएर लगाइदिनु पर्यो नानीहरूलाई आफ्नो पनि अब कहिले पटानीहरू फाट्छ तिनीहरू पनि अब सिलाएर लगाइदिनु पर्यो च्यादरहरू बेडसिटहरूबाट उयो पलङ च्यादरहरू फाट्यो तिनीहरू पनि त सिलाएर ओछ्याउनु पर्यो सबै त्यसरी कहिले आफ्नो अब बुढाको सर्टहरू प्यान्टहरू सबै फाटेको हुन्छ तिनीहरू पनि अब सिलाइदिनु पर्यो फुलप्यान्टहरू फाटेको छ भने त्यसलाई च्यातेर निकालेर हाफ प्यान्ट पनि बनाइदिनु सकिन्छ त्यो बनाउछु त्यस्तोहरू गर्छु सिलाइ बुनाइहरू घरमा जति फाटेको लुगाहरू त्यही सिलाइ बुनाइ त्यसरी नै गरेर लागाउनु चाहिँ सक्छु नयाँ लुगाहरू अब सिलाउनु चाहिँ अब सक्दिनँ तिनीहरूको त अब सिलाइ गर्नुको लागि अब तिनीहरूको लागि त ट्रेनिङ लिनु पर्छ त्यस्तोहरू अब आफूले गर्नु सकिँदैन गरेको छैन घरमा जति फाटेको पर्दाहरू फाटेकोहरू सिलाएर पर्दाहरू टाँगिन्छ त्यस्तोहरू कामहरू चाहिँ सिलाइ बुनाइको काम चाहिँ त्यति चाहिँ घरको चाहिँ सकि सक्छु नयाँ लुगाहरू योहरू त सक्दिनँ